अब म त अब नृत्य क्षेत्रमा अब सानैदेखि नै अब हामी चाहिँ रौसे रौसे प्रकारको मान्छे हो अब सानैदेखि स्कुलदेखि नै अब मारुनी गीततिर यसरी अब मादले भएर अब नाँच्थ्यौँ स्कुल पढ्दाखेरि त्यहाँदेखि अलि ठुल्ठुलो हुँदै गएपछि आफ्नो सांस्कृतिक गीततिर पनि हाम्रो तामाङको तामाङ गीततिर पनि अब डम्फु बजाएर डम्फु बोकेर नाँचि हिँड्थ्यौँ अहिले पनि नृत्यको क्षेत्रमा चाहिँ अब एकदमै चासो लाग्छ अब कहीँ केही कुरो नाँच गान हुँदैछ भने जस्तै सत्रवटा काम छोडेर पनि जाउँ जाउँ जस्तो लाग्ने नहेरी चित्त नबुझ्ने त्यस्तो हुन्छ अब नाँच्नु चाहिँ एकदमै जोस मेरो लागि चाहिँ एकदमै जोसको कुरा हो नाँच्नु चाहिँ अब सही ढङ्गले त्यो पुरै उयो गर्नु पर्छ भन्ने छैन एउटा एक्सरसाइज जतिको पनि लाग्छ मलाई चाहिँ